हेलो हजुर भन्नुहोस् न ए थुप्रो आएको छ डिजाइन डिजाइनको कस्तो कस्तो लिनुहुन्छ ए हजुर

तपाईँलाई छोरा मान्छेको लागि चाहिएको कि छोरी मान्छेको एकदम राम्रो राम्रो छ कलरहरू पनि मिठो मिठो हजुर हजुर कलरहरू कलरहरू सबै कलर छ रातो हरियो पहेँलो निलो तपाईँलाई कस्तो कलरको चाहिएको त्यस्तै कलरको छ सबै कलरकै छ साडीहरू पनि राख्छु त म कस्तो चाहिएको बनारसी कि ए छ छ छ एकदम सस्तो सस्तो दाममा छ कलरहरू पनि मिठो मिठो छ नेपालबाट अँ राम्रो राम्रो कलरहरू छ नेपालबाट त राम्रो राम्रो के अरे कपडाहरू आउँछ त त्यही लागि वहीँबाट ल्याउँछु नि त छ छ छ बुढो बुढो मान्छेहरूको पनि छ जिन्सहरू त झन् एकदम पर्फेक्ट पर्फेक्ट छ दामी दामी छ हजुर हजुर जुत्ताहरू ए जुत्ताहरू पनि छ त म लुगा जुत्ताहरू चप्पलहरू सबै राख्छु तपाईँलाई कस्तो चाहिएको जुत्ता छ छ छ पम्सुहरू पनि छ सेन्डलहरू पनि छ सबै छ राम्रो राम्रो छ जामाहरूको त पाँच सयदेखिको सुरु छ अन्त जुत्ता चाहिँ अलिकति धेरै पर्छ आठ सयदेखिको सुरु छ हजुर ल ल हुन्छ आउनुहोस् न हुन् हुन्छ थ्याङ्क यू